हेलो मितज्यु हो मैले खानाको अर्डर गरेको थिएँ अहिलेसम्म खाना आइपुगेको छैन अहिले दिउँसोको बाह्र बजिसक्यो मोमो खसीको मोमो भनेको थिएँ दुई तिन पेला दुई बज्नु लागिसक्यो कतिबेला आउँछ होला है ढिलो हुन्छ होला कति बेला आइपुग्छ होला धेरै ढिलो हुन्छ क्या हौ समय त बेसी जाला जस्तो छ

तिन बजीसम्म पठाइदिनुहोस् होला म त्यति बेलासम्म पर्खिबस्छु हुन्छ हुन्छ राखेँ ल